मैले बनाएको खानाहरू है कसै त अब बनाउँदा बनाउँदा अब बिग्रिन्छ होइन कसै त अब बिग्रेर पनि त्यसलाई फेरि फ्याँक्नु पनि मिल्दैन होइन त्यही भएर चाहिँ अब अस्ति अब चाउमिन बनाउनुलाई थुक्पा उसिनेँ मैले होइन थुक्पा उसिन्दा चाहिँ अब बेसी नै उसिनी पठाइछु क्या अन्त बेसी उसिन्दाखेरि चाहिँ अब त्यो चाउमिन त हुँदैन चाउमिनमा त अलिक कम्ती पाक्नुपर्छ होइन त्यसले गर्दा चाहिँ राम्रो चाउमिन हुन्छ अनि त्यसलाई चाहिँ मैले के गरेँ भने सानो सानो काटेर टमाटर प्याजहरू बेसनमा मोलेर चाहिँ पकौडा बनाएर चाहिँ हामीले चाहिँ अब त्यसलाई चाहिँ चियासँग खायौँ है अब मिठो भएको थियो अनि अब कसै त अब फ्याँक्नु त्यस्तो बनाउनु पनि मिल्दैन अब भात बनाउँदाखेरि अब कोही बेला डढ्छ अब त्यो डढेकोलाई अब माथि माथिको नडढेकोलाई चाहिँ अर्को भाँडामा राखेर जुन चाहिँ डढेकोलाई चाहिँ मिल्छ गाईको अब दानामा हालिदिन्छु गाईले खान्छ त्यसरी नै अब खिर बनाउँदाखेरि अब खिर त अब बनाउँदाखेरि अब बिग्रियो फर्स्ट त दुध अब फाट्यो भने त अब फाटेको दुध त अब त्यसमा खिर त बनिँदैन त्यसलाई अब त्यो फेरि निकालेर साइड गरेर फेरि अब खिरको लागि चाहिँ अब नयाँ दुध तताएर चाहिँ अब त्यसलाई चाहिँ खिर बनाउँछु प्रायः अब नबिग्रिएको नबिग्रिए अब बिग्रिने चिजहरूलाई अब त्यसलाई फेरि बनाउन सक्नेहरूलाई चाहिँ बनाउँछु नभए चाहिँ अब त्यही हो खिरको दुध फाटेपछि अब त्यो छेना बनाएर पनि खाँदा पनि म खान्छौँ होइन अब त्यस्तै नफाल्ने फाल्ने नफाल्ने चिजलाई चाहिँ अब नफालिकन त्यसलाई चाहिँ अब खिर अब खिर पकाउँदाखेरि दुध फाट्यो होइन त्यसलाई चाहिँ अब साइडमा अब अर्को भाँडामा राखेर त्यसलाई छेना बनाएर खान्छौँ त्यस्तै हो